हेलो विनय दादा सुन्नुहोस् न के भन्छ भोलि मलाई तपाईँ छ नि वृन्दावन स्कुलको त्यहाँ गेटमा टक्कै आठ बजी आउनुहोस् ल किनकि मेरो नौ बजीतिर उयेसको एनजेपीको लागिन् ट्रेन छ होइन अन्त त्यही कारण प्लिज आठ बजी टक्कै आउनुहोस् होइन किनकि म लेट भएँ भने फेरि मेरो के भन्छ टिकिट क्यान्सल हुनुसक्छ सो प्लिज आठ बजी चाहिँ टक्क आउनुहोस् ल